हामी चाहिँ बिहान बिहान चाहिँ हामी ग्राउन्डमै कुद्न जान्छ अन्त पाँच बजे पाँच बजे जान्छ अनि साथीहरू सबै भेला भइकन अन्त चाहिँ हामी ग्राउन्डमा जान्छ पाँच बजे बिहान चाहिँ पाँच बजे जान्छ रनिङ गर्न ग्राउन्डमा अन्त त्यसपछि त्यहाँ ऊ यो रनिङ गरिकन एक्सार्साइजहरू गरिकन चाहिँ अन्त सात बजे चाहिँ घर फर्किन्छ त्यसपछि फेरि हामी बेलुका चाहिँ चार बजीतिर चार बजीतिर सबै भेला भइकन अन्त हाम्रो यहाँ गाउँको बाटोबाट बुकिनबारीको बाटोबाट चाहिँ मेचपाडाको बाटोसम्म हामी सबै कुद्नु जान्छ डेली सधैँ जान्छ पानीको बोतलहरू लिइकन जान्छ अन्त त्यसपछि त्यहाँ कुदेर दुई तिनखेप रनिङ गरेर चाहिँ त्यसपछि चाहिँ हामी त्यहाँ फेरि बसिकन एक्सर्साइजहरू गरिकन अन्त फेरि हामी त्यहाँ दुई तिनजना नानाहरू छ उनीहरूले चाहिँ योगा गर्नुहुन्छ उनीहरूले चाहिँ पहिल्यैदेखिन् योगा प्र्याक्टिस गर्नुहुन्छ त्यही भएर उनीहरूले चाहिँ हामीलाई योगा पनि गराउनुहुन्छ मेडिटेसनहरू गराउनुहुन्छ डेली अन्त त्यसपछि चाहिँ हामी चाहिँ फेरि आउने बेला चाहिँ हामी आउने बेला पनि हामी सँगै आउँछ कुद्नु रनिङ गरिकन आउँछ त्यसपछि चाहिँ हामी आफ्नो आफ्नो घर गइकन हात मुख धुइकन अन्त फेरि अन्त फेरि त्यस्तो हुन्छ अन्त चाहिँ अर्को दिन चाहिँ फेरि हामी चाहिँ हाम्रो चाहिँ सधैँ त्यही डेली त्यस्तै हुन्छ बिहान बेलुका रनिङहरू हामी जान्छ सबै साथीहरू मिलिकन